केही बर्षमा कृषिमा धेरै परिवर्तन आएको जस्तो महसुस भएको हामी पाउँछौँ किनकि पुरानो तरिका र आधुनिक तरिकाले खेतीपाती गरे आधुनिक तरिकाले खेतीपाती गरे कम्ती जमिनमा माटोलाई प्रशोधन गरेर बिरुवालाई पनि प्रशोधन गरेर छर्नाले खेती राम्रो हुने गरेको फसल राम्रो हुनेको हामीले थाह पाएका छौँ पुरानो तरिकाले खेती गर्नाले फसल पनि राम्रो नहुने बिरुवा पनि राम्रो नहुने हुनाले खेतीमा त्यति सन्तोषजनक उपलब्धी नभएको जस्तो हामीले अनुभव गरेको छौँ